हजुर म एक्लो छोरी हो घरको अनि मेरो कोही भाइ बहिनीहरू छैन र अब तिनीहरूसँग अब मिल्ने ओर्ने त्यस्तो कुनै फरकहरू छ छैन भन्ने कुराहरूलाई चाहिँ म भन्नु सक्दिनँ